हामी चाहिँ अब बजारको छेउमा बसोबासो गर्ने हुनाले गर्दाखेरि चाहिँ अब हामीलाई चाहिँ घरको बगैँचा व्यवस्थित गर्न चाहिँ अतिकति महँगो परेको जस्तो लाग्छ मलाई चाहिँ है किनभने अब घरमा अब हामीले मल पनि किन्नु पर्ने हुन्छ त्यसको लागि माटो पनि किन्नै पर्ने हुन्छ र र अब घरमा अब बजारमा त अब जग्गा जमिन हुँदैन है अब घरमा र त्यसको लागि अब फुल फुल बगैँचाहरूको लागि पनि अब हामीले पट पनि किन्नुपऱ्यो फुल लगाउने र त्यसको लागि अब फुलको बिरुवा पनि किन्नुपर्ने हुन्छ है र यसको लागि चाहिँ अब हामीलाई चाहिँ अलिकति महँगो परेको जस्तो लाग्यो सँगैमा अब बस्ती एरियामा हो भने चाहिँ अब घरमै अब मल पाइहाल्छ र माटो पनि पाइन्छ र अब त्यस्तो व्यवस्थित अब बगैँचालाई व्यवस्थित राख्नको लागि चाहिँ बजार एरियामा भन्दा चाहिँ बस्ती एरियामा चाहिँ अलिकति सस्तो पर्छ तर अब हामीलाई चाहिँ ब बजार एरिया भएकोले गर्दाखेरि चाहिँ अब सबै कुरा किनेर नै चलाउनु पर्ने हुनाले गर्दा चाहिँ अब हामीलाई चाहिँ अलिकति महँगो परेको पर्छ